हेलो हजुर हजुर सन्चै छु तपाईँ त्यही त दसैँ अब दसैँको लागि अहिले अब फुलहरू सयपत्री फुलहरू तिहारको लागि त म त छरिराखेको छु अब बिउ भएर अब रोप्नु पऱ्यो होइन अनि ढकमक्क फुलाउनु पऱ्यो दसैँमा तिहारमा त अब जरुरी छ सयपत्री फुलको यस्तै छ हौ काम बहिनी हजुर हजुर ए भइहाल्छ नि सेलरोटी पोल्नु के साह्रो छ र अब चामल भिजायो अनि मज्जाले ओखलीमा कुट्यो अनि मज्जाले दुधहरू घिउहरू लगाएर मुछेर मज्जाले दाउन बनाएर सेलरोटी मज्जाले घुमाउँदा भइगयो नि रमाइलो गरौँ न योपाली दसैँ तिहारमा अब तिहारमा देउसी भैलो खेलौँ अब कतिजना नानीहरू हजुर अँ त्यही त है हाम्रो अब ढाका सारी चौबन्दी लाएर मज्जाले हिडौँ न

अँ पहिला तल गैरी गाउँबाट सुरु गरौँ त्यहाँदेखि चाहिँ डाँढा गाउँ जाऊँ न अनि साथीहरूसँग अरू साथीहरूसँग पनि अलिक सल्लाह गर्नुपर्छ पहिलाको जस्तो अब अहिले मोबाइल बालेर छ तर पहिलाको जस्तै हामी चाहिँ पुल्ठो बाँसको काटेर बाँस काटेर मज्जाले पुल्ठो बनाएर जाऊँ न अँ साथीहरूसँग मज्जाले सल्लाह गरौँ ठुलो ग्रुपमा हिड्यो भने मज्जा पनि आउँछ त्यही त त्यसरी नै हिड्नुपर्छ